हजुर भन्नुहोस् न को बोल्नु भएको म त मालबजारमा पो छु त होइन मैले चाहिँ यहाँ मालबजारमा चाहिँ दोकान थोपेको छु नि त चियाहरूको हो तपाईँहरू पनि यसो घुम्दै आउनु भएको छ भने चाहिँ यता मेरोमा आउनुहोस् मैले चिया अब कफी जुस यस्तो स्नाक्सहरू बर्गरहरू सबै कुरो मेरो दोकानमा एभाइलेबल पाउनुहुन्छ तपाईँहरूले हो तपाईँहरूको साथीहरूसँग यसो कोही कोही बेला घुम्नुहरू आउनु भएको छ भने चाहिँ मेरो दोकानमा आउनुहोस् राम्रो छ म तपाईँहरूलाई फर्स्ट टाइम आउ आउनु भयो भने चाहिँ अब त्यसै पनि फ्रीमा पनि पिलाउन सक्छु हो राम्रो छ अन्त यतै आउनुहोस् न तपाईँहरू पनि मालबजारहरूतिर घुम्नु आएको छ भने चाहिँ मेरो दोकानलाई चाहिँ नबिर्सनुहोस् यतै आउनुहोस् सबै कुरो पाउँछ मेरोमा आउनुहोस् न मेरो दोकानमा सस्तो छ तपाईँको तपाईँहरूको लागि एकदम दस रुपियाँ ते कप मात्रै छ हो अब कफीहरू पनि त्यसरी नै रेट राखेको छु आउनुहोस् कुनै दिन घुम्दै तपाईँको साथीहरू पनि लिएर आउनुहोस् मेरो दोकानमा सबै एभाइलेबल पाउनुहुन्छ तपाईँले टी कफी ग्रिन टीहरूदेखिको लिएर जुसहरू होइन सबै कुरो नै तपाईँले एभाइलेबल पाउनुहुन्छ त्यसमा त्यसमा अब स्नाक्सहरू पनि चाहियो भने छ तपाईँलाई बर्गर पिज्जाहरू पनि लिनुहुन्छ भने छ हो सबै एभाइलेबल छ मेरो दोकानमा चाहिँ कोही बेला यसो घुम्दै आउनु हुँदाखेरि चाहिँ निक्लिनुहोस् न सस्तो पनि छ हो मेरो हजुर निक्लिनुहोस् न मेरो दोकानको पनि चियाहरू अब टेस्ट गरेर जानुहोस् तपाईँहरू तपाईँहरूको साथीहरूलाई पनि टेस्ट गराइदिनुहोस् राम्रो छ मेरो दोकानमा मैले मैले खोलेको भर्खर दुई महिना मात्रै हुँदैछ हो मजाले चल्छ कस्टमरहरू पनि मजाले आउँछ तपाईँहरू पनि आउनुहोस् यता आएको बेलामा निक्लिनुहोस् आउनुहोस् न साथीहरूलाई अरू अरू साथीहरूलाई पनि भनिदिनुहोस् म बहिनीले रोमा बहिनीको चाहिँ त्यहाँनिर उयो चिया दोकान रहेछ सबै कुरो एभाइलेबल छ अरे हो सबै कुरो सस्तो पनि रहेछ भनेर भनिदिनुहोस् न एकपल्ट तपाईँको साथीहरूलाई अनि तपाईँ पनि घुम्दै आउनुहोस् एकपल्ट निक्लिनुहोस् हेर्नुहोस् मेरो दोकानको चिया पनि पिएर जानुहोस् सबै कुरो तपाईँले एभाइलेबल पाउनुहुन्छ मेरो दोकानमा चाहिँ सस्तो पनि छ मिठो पनि छ हो एकपल्ट आउनुहोस् न ट्राई गर्नुहोस् न आएर साथीहरू पनि सबै ल्याउनुहोस् जसरी भए पनि मालबजारतिर आउनु भयो भने चाहिँ मेरो दोकानमा तपाईँहरूले जसरी भए पनि निक्लिनुहोस् है एकपल्ट मैले पुरा आशा राखेको छु अन्त भोलितिरै निक्लिनुहोस् न एकपल्ट अन्त आउनु भएको भने हुन्छ भोलितिरै निक्लिनुहोस् न एकपल्ट म जहिले आउनु हुँदा पनि म एभाइलेबल दोकानमै हुन्छु हो मलाई तपाईँले दोकानमै भेट्नुहुन्छ